म जब दौडको लागि आफूलाई तयार पार्छु डेली नै मेरो यो एउटा रुटिन छ त्यो चाहिँ के हो भन्दा पानी एकदम एक्सेस पिउने अन्त अब बडीमा इनर्जीको लागि चाहिँ कोही बेला अन्डाहरू खान्छु बोइल्ड एग तर म्याक्सिमम् चाहिँ म सतुवा भन्छ जसमा चाहिँ त्यसमा चाहिँ म के के मिक्स गर्छु भन्दा मकै गहुुँ अन्त चना चाहिँ हालेर त्यसमा त्यसको पिठो बनाउँछु कि म दुधसित चाहिँ दुई चम्ची तिन चम्ची हालेर खान्छु यसरी अरूलाई त्यो इनर्जी अनि अन्त डिहाइड्रेसनको लागि चाहिँ पानी पिउँछु